मलाई चाहिँ फुल रोप्नु एकदमै मनपर्छ र मेरो बारीमा फुलहरू अब फुलबारीमा फुलहरू चाहिँ अलिअलि भए तापनि अब आफ्नोमा भएको बेलामा रोपिहाल्छु भएन भने बजार जाँदाखेरि यसो राम्रो देख्यो भने लिएर पनि आइहाल्छु कहिले कहिले यसो साथी साथीहरूकोमा जाँदाखेरि पनि फुलहरू मेरोमा छैन भने उसकोमा भएको फुलहरू हामी साटासाट गरेर रोप्छौँ कति राम्रो फुलहरूलाई चाहिँ एकदमै म मनपर्छ